हेलो ए दाजु तपाईँ के भन्छ रे म यहाँ तल दार्जिलिङबाट बोलेको त सन्दकपू जानु सन्दकपू फालुट जानुको लागि चाहिँ ट्र्याकिङ गरौँ भनेको थिएँ र यहाँ होटेलतिर सोद्धाखेरि चाहिँ तपाईँ त्यहाँकै बासिन्दा हरे लोकल अन्त तपाईँको नम्बर दिएको थियो मलाई र तपाईँलाई त्यै ट्र्याकिङको बारेमा सोध्नुको लागि फोन गरेको नि हजुर हजुर हजुर बाटोहरू चाहिँ हजुर त्यता जानेको बाटोहरू चाहिँ रुटहरू चाहिँ कस्तो राम्रो राम्रो छ कताबाट जाँदाखेरि चाहिँ ठिक हुन्छ होला भनेर तपाईँलाई सोध्नु भनेर नि होइन होइन ट्राकिङै गर्ने हो हजुर हजुर हजुर हजुर म अब आउने बुधबार आउँ भनेको अर्को हप्ताको बुधबार हजुर हजुर हजुर हजुर

हजुर

हजुर हजुर

ए हजुर हजुर ए हजुर भनेपछि भन्ज्याङ चाहिँ भन्ज्याङ चाहिँ हाम्रो स्टार्टिङ पोइन्ट भयो त ट्र्याकिङको हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

भनेपछि त्यहाँ आएर चाहिँ एकदिनको स्टे गर्दा नि भयो वान नाइट हजुर हजुर ए हजुर ए हजुर

ए हजुर हजुर हजुर

ए भनेपछि फालुट ए हजुर

ए हजुर ट्र्याकिङ गर्दा हजुर हिँड्नै पर्यो अलिअलि हिँड्ने रुटहरू चाहिँ कस्तो होला राम्रो छ कि छैन त्यो सोध् हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हस् हुन्छ धन्यवाद